बाइक स्कुटीमा यात्रा गर्दाखेरि चाहिँ ध्यान राख्नुपर्ने कुरा चाहिँ एक नम्बर चाहिँ हेल्मेट हो हामीले हेल्मेट चाहिँ बोक्नैपर्छ अन्त हो विन्ड चिटर बोक्नुपर्छ अर्को चेस्ट गार्ड बोक्नुपर्छ र हामीले चाहिँ गाडी हिँड्दाखेरि चाहिँ याद पनि गर्नुपर्छ कि हावा छ कि छैन टायरमा अनि हाम्रो त्यो के अरे तनाइ कस्तो छ कति दिन बाद हामीले बाइक स्कुटी स्कुटी स्टार्ट गरेको हो र त्यही कारणले यो कुरा चाहिँ हामीले एकदमै ध्यानमा राख्नुपर्नेछ अनि कागजपत्र चाहिँ के के भन्दाखेरि चैँ हामीले एक नम्बर चाहिँ लाइसेन्स हो इन्सुरेन्स अनि जस्तै अब अरू नै कागजपत्र पनि हामीले बोकी राख्नुपर्छ हाम्रो भोटर कार्ड होस् या आधार कार्ड होस् यति चाहिँ हामीले बोकेर यात्रा गरे चाहिँ राम्रो हुन्छ र अर्को कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ हामी चाहिँ नगरकट्टा मा यता के अरे डुवर्समा बसेकोले प्लेन साइडमा बसेकोले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ मेन हाइवे पर्छ र त्यसको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ ट्राफिक रुल्सलाई चाहिँ एकदमै फलो गर्नुपर्छ किनभने त्यो ट्राफिक रुल्स फलो गरेन भने एक्सिडेन्ट हुने चान्सेस हुन्छ त्यही भएकोले गर्दाखेरि चाहिँ हाइवेमा अनि यो सिटी एरियातिर चाहिँ हामीले चाहिँ सबभन्दा पहिला ट्राफिक रुल्स चाहिँ ध्यान दिनुपर्छ